भारतमा धेरै राम्रा राम्रा खानाहरू हुन्छन् र हामीले हाम्रो जीवनमा खाइने खानाहरू भनेको चाहिँ गुन्द्रुक ढेँडो मकैको ढेँडो कोदोको ढेँडो गुन्द्रुकको झोल साग सब्जीहरू र त्यसमा प्रयोग गरिने मसलाहरू चाहिँ लसुन अदुवा मरिच जिरा हुन्छन्